हजुर म पढ्छु अहिले त यो पढ्ने सिस्टमहरू अलग छ यो पत्रिकाहरू अहिले त यो फोनमा पनि आउँछ यो न्युजहरू अन्त न्युजहरू फोनमै भएको कारणले गर्दा चाहिँ अब अब यो वरिपरि के हुँदोरहेछ अब ठाउँ ठाउँमा के हुँदोरहेछ अब फोनमै हाल्छ त्यो सब त्यहाँ हेरिहाल्छु अन्त त्यसमाबाट जानकारी लिन्छु अहिले त फोनले गर्दा यसो पत्रिकाहरू पढ्ने त यस्तो अलिक टाइम पनि त बाँच्छ त्यही कारणले गर्दा चाहिँ फोनमा पनि आउँछ अब फोन भएको के काम अब त्यसलाई नै अब फोनलाई नै युजफुल बनायो भने चाहिँ अब फोनले नै एकदमै धेरै हेल्प हुन्छ अन्त अन्त त्यही हो अन्त फोनमा नै हेर्छु म अलिक किताबहरू पनि अलिक पत्रिकाहरू चाहिँ अलिअलि हेर्ने गर्दछु